हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हुन्छ हुन्छ कि तर कति दिनको लागि लाँदै गर्नु भएको ए हजुर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ

ए मिस फी चाहिँ कति लाग्ने रहेछ हौ हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ मिस